तपाईँले ट्राभलिङ मनपर्छ भन्नुभयो नि मलाई अन्त धेरै जग्गा जानु भएको अब घुम्नु अन्त अब त्यो जग्गाहरूमा चाहिँ जति पनि जानुभयो जति जग्गा जानु भएको छ त्यहाँहरूमा सबैभन्दा राम्रो सबैभन्दा मनपर्ने जग्गा चाहिँ कुन चाहिँ लाग्यो तपाईँलाई चाहिँ अन्त किन भनिदिनुहोस् न दार्जिलिङ त्यहाँ दार्जिलिङमा चाहिँ अब फर्स्टमा चाहिँ महाकाल बाबाको धाम छ त्यहाँनिर दर्शन गऱ्यो त्यसको बादमा तल आएर चाहिँ जू जू छ बतासे टाइगर हिल टाइगर हिलबाट चाहिँ सन् सनराइज भएको राम्रो देख्छ बिहानको तिनहरू बजीतिर जानु पुग्नुपर्छ त्यहाँनिर त्यहाँनिर चाहिँ सनराइजहरू भएको राम्रो देख्छ